मैले हुन त सबै प्रकारको बिरुवा र लताहरू हुर्काउने गर्छु र त्यसमा भन्नुपर्दाखेरि जुन यो सिजन सिजनको फुलहरू हुन्छ सिजन सिजनमा फुल्ने र कसै प्लान्टहरू हुन्छ बिरु बिरुवाहरू हुन्छ जो सधैँभरि नै रहिरहन्छ जुनले फुल दिँदैन तर जस्ट सोको लागि मात्रै हुन्छ यो दुवै प्रकारको फुल र बिरुवाहरू म रो रोप्ने गर्छु र मेनली खास भन्नुपर्दाखेरि चाहिँ मलाई एकदमै मनपर्ने प्लान्टहरू भनेको चाहिँ यो जुन सकुलेन्ट भन्छ सकुलेन्टको भेराइटिजहरू त्यसको भेराइटिजहरू धेरै मात्रामा म लगाउने गर्छु र उमार्ने गर्छु मलाई किनभने त्यो सकुलेन्ट एकदमै मनपर्छ र त्योबाहेक अरू फुलहरू पनि जस्तै मनी प्लान्टहरू भयो जेट प्लान्टहरू भयो त्यो यो प्लान्टहरू पनि म एकदमै बेसी रोप्ने गर्छु र जुन यो फुलहरू भयो जुन सिजनल फुलहरू हुन्छ सिजन सिजनमा फुल्ने त्यो फुलहरू पनि म एकदमै बेसी मात्रामा एकदमै राम्रोसँगले मलाई एकदमै मनपर्छ र म लगाउने गर्छु जस्तै भयो यो गडेसियाहरू सिनेरियाहरू भयो सिजन थसहरू रेनन क्युलसहरू भयो र यो गदावरीहरू र यो दसैँ दिवालीको टाइमतिर सयपत्रीहरू पनि म एकदमै लगाउने गर्छु किनभने मलाई यो गार्डेनिङको एकदमै बेसी सोख छ त्यसले गर्दाखेरि म सबै प्रकारको भन्नुपर्दाखेरि सबै प्रकारको नै बिउ बिरुवाहरू लगाउँछु घरमा र मलाई खास मलाई एकदमै बेसी मनपर्ने भनेको चाहिँ सकुलेन्ट नै हो तर त्योदेखि उपरान्त अरू फुलहरू पनि म सबै नै सिजनल फुलहरू जुन समय समयमा फुल्ने गर्छ त्यो फुलहरू पनि म सधैँ नै लगाइनै रहन्छु